हुन त है कृषकहरले खेतीपातीको लागि आन्देलनहरू गरेको होइन कति न्युजहरू पनि हेरेको छु होइन म चाहिँ अब कमानमा बसेको हुनाले गर्दाखेरि चाहिँ हाम्रो यो कमानको कै पर्जापट्टाहरू नि छैन होइन त्यही पर्जापट्टाको लागि अब लडाइँहरू है त भइरहेको छ होइन अब त्यो पर्जापट्टा भयो भने चाहिँ हामीलाई धेरै सुविधाहरू हुन्छ होइन अन्त अब यही अब कमानको विषयहरू लिएर कही गर्नुपर्दा चाहिँ हामी अब हामी त्यही ठुला मान्छेहरूको सामुने सामु जान्छौँ है नेताहरू भयो होइन सभासदहरू भयो है उनीहरूकोमा नै जानुपर्छ हामी